मेरो अब अच्युतम रेकर्ड चाहिँ दस किलोमिटर कुद्दाखेरि दस किलोमिटर कुद्दाखेरि म त्यति बेला फिफ्टी नाइन मिनट्समा चाहिँ सकेस सकेको थिएँ अन्त म दिनमा कम्ती भनेको पाँच किलोमिटर चाहिँ कुद्छु र मेरो अब त्यहीँको प्राप्त गर्न उत्सुक चाहिँ अब मेरो दस किलोमिटर चाहिँ म आधी घन्टा थर्टी मिनट्स तिस मिनटमा चाहिँ प्राप्त गर्नसक्छु भन्ने मेरो एकदमै एक इच्छा छ त्यो चाहिँ